हामीलाई याँ नेपाल बोर्डर सन्दकपुर फालुटमा हामीलाई ट्रान्सफर गरेर एकदम ठन्डा एकदम शीतल जग्गामा हामीलाई हालिदियो त्यो एकदमै चिसो जग्गा ठन्डा थियो र हामी दुःख सुख सहेर हामीले सब त्यो नेपाल बोर्डरको समाप्त गरेर फर्क्यौँ